हाम्रो राज्यमा मनाउने धर्म चाहिँ तपाईँको प्रमुख धार्मिक पर्वहरू चाहिँ अब दसैँ तिहार हो दुर्गा पूजा हो बुद्ध जयन्ती हो क्रिसमस हो